हेलो हजुर तपाईँले हाउस मेडको लागि सोध खोज गर्नु हुँदै थियो अरे नि हजुर सर तपाईँको फोन नम्बर पाएको थिएँ कि अन्त कल गरेको नि हजुर कसलाई चाहिँ हेर्नु पर्ने होला है हजुर हजुर दिनमा मात्रै कि राति पनि हजुर दिनमा त भ्याउँछु होइन बेलुका चाहिँ अलिक म भ्याउँदिनँ हजुर तर पनि म हेर्छु नि म तपाईँलाई भन्छु नि हजुर हजुर त्यो त आउँछु नि कहिले आउने त आफैँ भन्नु न कहिले फ्री हुनु हुन्छ सन्डे यो सन्डे हजुर बिहान त मेरो क्लास ट्युसन क्लासेसहरू हुन्छ हो क्लास पनि छ डान्स क्लास पनि हुन्छ नि त मेरो अन्त आफ्टर नुन चाहिँ भ्याउँछु होला तपाईँ हुनु हुन्छ घरमा नै ए हुन्छ हुन्छ हुन्छ तपाईँ मलाई कल गर्नु होस् न एक पल्ट हुन्छ हुन्